गार्डनिङ अथवा बगैँचा म मेरो अति नै एउटा इन्ट्रेस्ट अनि हबी भएको खण्डमा मलाई चाहिँ कसैलाई सहयोग गर्नु पऱ्यो भने मलाई अत्ति नै खुसी लाग्छ साथ साथै एउटा सन्तुष्ट अनुभव प्राप्त हुन्छ अनि उनीहरूलाई कसैलाई सल्लाह दिँदा जुन कुरा मैले जानेको छु उनीहरूलाई सल्लाह जस्तै कुन प्लान्ट्सलाई कति पानी दिनुपर्छ अनि कुन चाहिँ हावा पानीमा राख्नु पर्छ अनि कडा गर्मीमा अथवा जाडोमा उनीहरूलाई भित्र राख्नुपर्छ या त बाहिर राख्नुपर्छ त्यो पनि हामीले उनीहरूलाई बताइदिन सक्छौँ नि साथ साथै यो गड पानी बेसी भयो भने अनि कडा गर्मी बेसी भयो भने अनि कस्तो प्रकारले उनीहरूलाई हेरचाह गर्नुपर्छ त्यो पनि सल्लाह दिन्छौँ साथै यो उनीहरूको जुन चाहिँ रिप्रड ग्रोथ हुन्छ त्यो ग्रोथमा आज कसरी कुन प्रकारले उनीहरूलाई ग्रोथमा हेल्दी गर्नको निम्ति कुन कुन मेन्युलहरू मलहरू चाहिन्छ त्यो पनि हामीले उनीहरूलाई सल्लाह दिन सक्छौँ